हेलो हेलो अँ दादा तपाईँको दोकानमा अहिले के के आइटम्सहरू राख्नु भएको छ तपाईँले हजुर हजुर अन्त अरू हजुर हजुर ए हजुर ए हजुर अँ कुन कुन कम्पनीको अभाइलेबल छ होला दादा ए हजुर अन्त अहिले अब त्यसमा डिस्काउन्टहरू चलेको छ जस्तै मलाई चाहिँ अब डाइनिङ सेट चाहिरहेको थियो हो ट्वेन्टी फोरवटा सेट भएको त्यस्तो पनि अभाइलेबल छ होला है तपाईँकोमा हजुर ए जस्तै अब फिफ्टी पर्सेन्ट डिस्काउन्ट भयो भने चाहिँ अब त्यसको एक्चुअल प्राइस चाहिँ कति थियो अन्त कतिमा चाहिँ मलाई अब कति चाहिँ उयो हुँदैछ ए हजुर अन्त उयो रिफ्रिजरेटर मैले लास्ट इयर पनि तपाईँको दोकानबाटै अब किनेको थिएँ होइन अब त्यसको फङ्सनिङ पनि एकदमै राम्रो छ अहिलेसम्म अन्त मैले अब मेरो साथीलाई गिफ्ट दिनुको लागि चाहिँ मलाई रिफ्रिजरेटर पनि अब मैले सोचिराखेको थिएँ कि त्यसमा पनि डिस्काउन्ट छ होला है ए अब त्यसको चाहिँ अब एक्चुअल प्राइस चाहिँ कति हो ए हजुर फिफ्टी पर्सेन्ट नै रहेछ नि त है अन्त उयो मिक्सचर ग्राइन्डरको पनि उयो जरुरत थियो कि दादा कस्तो खाल्को चाहिँ छ होला मिक्सचर ग्राइन्डरहरू पनि अब डिफ्रेन्ट डिफ्रेन्ट सेटको हजुर डिफ्रेन्ट डिफ्रेन्ट सेटहरूको चाहिएको थियो मलाई होइन त्यो एउटा मात्रै नभएर डिफ्रेन्ट डिफ्रेन्ट हुन्छ नि साइजको त्यस्तो खालकोहरू मलाई चाहिएको थियो त्यस्तो पनि पाउनु सक्छु होला है ए हजुर फिफ्टी पर्सेन्ट नै लागेको छ है भनेपछि सबैमा नै अब डिस्काउन्ट चाहिँ अब फिफ्टी पर्सेन्टै रहेछ है भनेपछि अब हामी कस्टमरलाई चाहिँ अलिक भए पनि अब यो अब यो सिजनमा किन्यो भने चाहिँ अब हामीलाई पनि फाइदा रहेछ है ए हुन्छ म आउँछु नि ल तपाईँको दोकानमा लास्ट इयर पनि मैले तपाईँको दोकानबाट पुरा किनेको थिएँ राम्रो छ सामानहरू हो अन्त आउँछु नि ल हुन्छ थ्याङ्क यू हुन्छ थ्याङ्क यू